हजुर म वाइफाई भन्दा पनि मोबाइल डाटा प्रयोग गर्ने गर्छु र दिनमा एक एकदेखि लिएर डेढ जिबी डाटा हामी म एक्लैले प्रयोग गर्ने गर्छु अब नेटवर्कको समस्याहरूको अनुभव भन्नु पर्दा कुनै पनि बेला कुनै दिन यस्तो दिन पनि थियो जतिखेर हाम्रो गाउँमा नेटवर्क एकदम थिएन र कसैसँग डाटा युज गर्नु परै जावोस् कसैसँग बात गर्नु पऱ्यो भने पनि हामी एक जगामा फोन राखेर लाउड स्पिकर गरेर बात गर्ने गर्थ्यौँ तर आजको दिनमा भर्खर मात्र जियोको नेटवर्क बनिनुको कारणले गर्दा नेटवर्कको त्यस्तो प्रब्लम त देखिएको छैन तर पनि जियो छोडेर अरू जस्तै एरटेल आइडिया भोडाफोनहरूको नेटवर्कको इस्यु निकै नै छ हाम्रो गाउँमा

तर पहिलाको दिनहरूभन्दा अहिले नेटवर्कको यस्तो कुनै समस्या छैन